मलाई यस कुरोमा त्यति अनुभव छैन तर मैले सानोमा कतिवटा के अरे ताराहरूको विषयमा जानेको थिएँ त्यो पुच्छरे तारा भयो अनि पुच्छरे तारादेखि त्यहाँदेखि अर्को बिच्छी भयो अनि एउटा भालुको नक्सा भएको मैले अनुभव गरेको छु त्यसको लागि मलाई कुनै किसिमको ठोस मैले कुनै किसिमको मैले आकार भेटाइन किनभने मलाई यसमा त्यति साह्रो ऊ त्यो छैन के अरे सम्बन्ध छैन र त्यसले गर्दाखेरि म यो केही भन्नु सक्दिन